किसानहरू भनेको देशको अन्नदाता हुन् अनि देशको धेरजसो आय आर्थिक श्रोत पनि सायदै कृषिमाथि नै भर पर्ने गर्दछ र किसानहरूमाथि तर किसानहरूमाथि नै तर अहिलेसम्म बढ्दो लोनको भार पनि किसानहरूमाथि नै छ र यसो हुनबाट रोक्नका लागि भने सरकारले भने किसानहरूको लोन माफ गरेर होइन किसानहरूले उब्जनी गरेका उनीहरूको फसलहरूको सठिक मूल्य तय गर्नुपर्छ र अर्को कुरा मौसम अनुसार किसानहरूसँग त्यही अनुसार सरकारले डिल पनि गर्नुपर्ने हुन्छ किनभने कोहीबेला खडेरी लागेर उब्जनी हुँदैन त्यहीअनुसार सरकारले आफ्नो नीति बनाउनुपर्छ र कोहीबेला धेरै पानी पर्छ बाडी हुन्छ र त्यतिखेर पनि किसानहरू नै आपदमा हुन्छन् तर सरकारको नीति बद्लेको हुँदैन त्योअनुसार सरकारले आफ्नो नीतिहरू पनि बदलिनुपर्छ फेरिरहनु पर्छ समय समयमा अनि र फसल राम्रो भएको बेलामा भने किसानहरूलाई सठिक मूल्य उनीहरूले आफ्नो आफूले परिश्रम गरेअनुसारको सठिक मूल्य दिन सके किसानहरूले आत्महत्या गर्ने अवस्था आउँदैन किसानहरूले आत्महत्या नगरेपछि यसमा यो यसमा फेरि हेर्नु हो भने देशलाई नै फाइदा भइरहेको हुन्छ